कृषिका लागि पानीको स्रोतको कुरा गर्नुपर्दाखेरि विशेषतः हामी धान रोप्ने गर्ने गरेको गर्दाखेरि हामी बर्खामा धान रोप्छौँ र उक्त समयमा खोल्चाखोल्चीमा पनि ठुलै पानी आएकाले गर्दाखेरि र खोला छेउमा नै प्रायः खेत हुने गरेकाले गर्दा खोलाको माथिबाट कुलो लिएर खोल्चाजस्तै बनाएर लिएर हामी पानीको स्रोत अनि व्यवस्था गर्ने गर्छौँ र जग्गामा सिँचाई सिँचाई व्यवस्था त छन् तर उहाँहरूले जलको व्यवस्था गरिदिएका छैनन् र मागबिना जल योजना विभागले पनि अहिलेसम्म जल योजनाहरू नभएकोले गर्दाखेरि हामी आफ्नै प्रकारले जग्गामा सिँचाई गर्दैआएको छौँ आफ्नै प्रकारले धान रोपाइमा जलको व्यवस्था गर्दैआएका छौँ